फुलहरू जो रोप्नुमा त अब मेरो मिसेसले अब आलिक रोप्छ अब मजाले उनीहरूले अब स्याहार पनि गर्छ अब जङ्गली मलहरू ल्याएर फुलहरू गार्डनहरू मजाले बनाएर रोप्छ अन्त भएन अब यता उताबाट फुलहरू ल्याएर फुलहरू रोप्छ छिमेकीबाट ल्याएर अब यता बजारबाट किनेर भए पनि ल्याएर रोप्छ कतिवटा फुलहरू राम्रो राम्रो ब्रिडको फुलहरू